हामी गाईहरूको लागि चाहिँ हामी घाँसको लागि चाहिँ अम्लिसो खन्यु हामी नेभाराहरू दिन्छौँ सुँगुरको लागि हामी आटा हामी ऊ कटहरू दिन्छौँ कुखुराको लागि हामी मकै दिन्छौँ गहुँ दिन्छौँ चामल दिन्छौँ हामी दबाईको उनीहरूलाई बचाउनको लागि चाहिँ हामी दबाई चाहिँ क्याल्सियमहरू दिन्छौँ गाईलाई पिना दिन्छौँ हामी गाईको लागि कुखुराको लागि हामी प्याजहरू दिन्छौँ त्यो उनीहरूलाई बचाउनको लागि